मोहन दाजु नमस्कार तपाईँ अहिले सिलगढीमै हुनुहुन्छ होइन त्यही त हेर्नुहोस् न मेरो आज सिलगढी आउने सिलगढीमा आउने भन्दा पनि एउटा काम थियो कि एउटा तपाईँसँग जानकारी लिनु थियो हौ त्यो सिलगढी जानु आउनुपर्नेछ हो त्यहीँको सिलगढीबाट चाहिँ म बागडुग्रा जानुपर्नेछ बागडोग्रादेखि चाहिँ मेरो एक बजीको फ्लाइट छ र म चाहिँ यहाँ घरबाट चाहिँ लगभग पाँ पाँच बजीतिर हिँड्छु होला र सिलगढी आइपुग्दाखेरि चाहिँ मेरो कम से कम आठ नौहरू कति बज्छ होला जामसाम भएन भने सात बजीतिर नभए आठ बजीतिर म आइपुग्छु होला त्यहाँ सिलगढी सिलगढीमा चाहिँ आएर म खाजासाजा खाएर है यसो खाजासाजा खाइसकेर चाहिँ त्यहाँदेखि मैले गाडी पाउँछु होला दस बजीतिर दस बजीतिर एघार बजीतिर कम से कम अब टाइम त लाग्छ यसो खाजासाजा खानुपर्यो फ्रेस हुनुपर्यो त्यहाँदेखिको चाहिँ एघार बजीतिर मैले त्यहाँनिर अटोहरू केही क्याबहरू पाउँछु होला बागडुग्रा जाने त्यति असुविधा त हुँदैन नि